अब त्यो बगैँचामा नि एक प्रकारले हाम्रो मेरो बगैँचा घरमा जो छ त्यसमा चाहिँ त्यो फुलभन्दा पनि फल लाग्ने चाहिँ छैन बगैँचामा त्यस्तो फलहरू अब फलिहाल्यो भने कतै केही अब केटाकेटी आएर गाउँमा त मागेर खान्छ के गर्छ चराले खान्छ होइन त्यसै झरेर जान्छ अब घरमा आमा बाबा हुनुहुन्छ अब अलिकति उमेर उमेर ढल्केकाहरूले त्यस्ता कुराहरू मन पराउँदैनन् अब जे जति छ अब कति झरेर जान्छ कति आफूहरू गएको बेला खाइन्छ साथीभाइलाई बाँडिन्छ त्यति नै हो त्यस्तो फलफुल लाग्ने खालको बगैँचा चाहिँ छैन मेरोमा